भारत एउटा ठुलो देश हो अब यहाँ थरीथरीको वेदरहरू छ तल साउथमा गयो भने धेरै एक्सट्रिम गरम हुन्छ किनभने त्या समुद्रको किनारमा समुद्रको छेउमा पर्छ सहरहरू त्यहाँको तर पनि बेङ्लोर अलिकति हिल भएकोले गर्दा अलिकति कम्ती छ त्यहाँ गरम फोर्टी फोर्टी फाइभ तर साउथ इन्डिया जस्तै चेन्नईहरूतिर त फिफ्टी प्लस जति एकदमै गरम हुन्छ यता फेरि हामी नर्थ इन्डियामा आयो भने त्यहाँ हिमाल भएकोले गर्दा त्या फेरि जाडो हुन्छ एकदमै एक्सट्रिम जाडो कति ठाउँ त बरफहरू हुन्छ माइनस डिग्रीमा जान्छ यता फेरि मध्य तिर आयो भने युपी बिहारहरूतिर चाहिँ ठिकैको गरम हुन्छ फोर्टी फोर्टी फाइभ डिग्री हुन्छ तर पनि त्यहाँको त ठुलै निकै गरम हो अब यहाँ नर्थ इन्डियातिर चाहिँ कति ठाउँ पुरा पानी परेको हिमाल भएकोले यहाँ चाहिँ ल्यान्डस्लाइड हुने डरहरू हुन्छ यहाँ गुजराततिर गयो भने चाहिँ फेरि त्यहाँ मरुभूमिहरू छ रेगिस्तान त्या पनि गरम खालकै छ वेदर